हेलो हजुर हजुर म यहाँ कोलाबारीबाट बोलेको कि हजुर सुन्नुहोस् न उयो तपाईँकोमा गोदरेज कस्तो कस्तो क्वालिटीको छ हौ मलाई गोदरेजको हजुर मलाई चाहिँ अब राम्रै खालको बनाउँ भनेको किनभने अब मजबुत वाला काठ राम्रो होस् होइन मलाई चाहिँ भरसक टिककै बनाउनु पाएको भए चाहिँ राम्रो हुन्थ्यो हजुर हजुर हजुर हजुर मलाई टिक हजुर होइन होस् न मलाई चाहिँ अब राम्रो होस् त्यति नै हो राम्रो क्वालिटीको होस् मलाई चाहिँ त्यही चाहिएको त्यही भएर चाहिँ अब यो तपाईँहरूको यहाँ दोकानमा चाहिँ राम्रो पाउँछ भनेर चाहिँ अनि मैले तपाईँलाई फोन लगाएको नि हजुर हजुर अनि मलाई तिन पल्लावाला चाहियो कि तिन पल्लामा चाहिँ दुईवटा अब जग्गा चाहिँ म यसो गर्छु नि त तपाईँको दोकान आखिरैमा यी नजिकै छ होइन अनि म भएन भने म त्यहीँ आएर तपाईँलाई हेर्छु पहिला होइन तपाईँकोमा डिजाइनहरू होला क्याटलक राख्नुभएको होला होइन त्यही हेरेर किनभने अब अहिले त न्यु न्यु डिजाइनहरू आएको छ फर्निचरहरूको क्याटलकहरू त राख्नुभएको छ होला नि त तपाईँले हजुर हजुर हजुर होइन होइन म यस्तो सोच्दैछु कि म आफै आफ्नै प्रकारको डिजाइन दिउँ भनेर नि अब फोनमा त भन्ने त सम्भावना छैन होइन त्यसले गर्दाखेरि चाहिँ म दोकानमै आएर त्यो अब त्यो हेरेर ल्याएको र आफूले बनाएर ल्याएको चाहिँ अब अलिक अर्कै अतवै अर अर्कै हुन्छ नि त त्यसले गर्दाखेरि चाहिँ हजुर हजुर

हजुर हजुर अनि तपाईँको दोकान होइन काठ त टिककै हो कि अनि सुन्नु न तपाईँको दोकान सनडेहरू अल टाइम खुल्लै हुन्छ नि कति बजीदेखि कति बेला हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर होइन पहिला अब दोकानमा आएर म हेर्छु नि त कस्तो खालको डिजाइन छ कस्तो खालको क्वालिटी काठहरू हेर्छु नहेरी त म अब हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ त्यसो भने म यसो गर्छु नि त म आउँछु नि त दोकानमै ल हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ